कोइसन त्यही हो अब सरसरी भन्नु पर्दाखेरि नानीहरूको अहिलेको नानीहरूको अवस्था बेसी गेमहरू खेलमा धेरैमा छ आफ्नो आफ्नो छ प्रतिभाशालीहरू यहाँनिर देख्नमा धेरै पाइन्छ हो धेरै पाइन्छ तर उहाँहरूको एउटै अब एउटा समस्या छ समस्या त्यो के हो भन्दाखेरि चाहिँ अब जस्तै उनीहरूले भकुन्डो खेल्न चाहन्छ खेल मैदान भने जस्तो छैन एउटा त्यो भयो क्रिकेट खेल्नु चाहन्छ त्यस्तै छ मैदानको अवस्था त्यस्तै छ र सरसरी भन्नु पर्दाखेरि अब यहाँबाट नानीहरू गएर जस्तै धेरै माथि गएर एउटा ग्राउन्ड त्यहाँनिर गएर खेल्ने छ अब हामीलाई लाग्छ जहाँसम्म हाम्रो नानीहरूको अहिलेको विषय अहिलेको माहौलअनुसार बुझ्दाखेरि टाढो गएर नानीहरू नखेलोस् जस्तो लाग्छ हामीलाई तर बाध्यातावश उनीहरू पनि घरमै अब गाउँ घरमै खेलौँ भनेर त चाहना त छ उनीहरूको तर त्यो हुँदाहुँदै पनि उनीहरू बाध्य छन् कि टाढो गएर खेल्नै पर्छ उनीहरू त गाउँमा भने जस्तो मैदान खेल मैदान छैन अन्त हामीलाई एकप्रकारको सुर्ता हुन्छ उनीहरूलाई अहिलेको नानीहरूको अवस्था पनि अब त्यस्तै छ नि त प्रायः प्रायः फोन खेलाएर हिँड्छ बेला टाइममा आइदिँदैन बेला बेलुका अब त्यस्तै हुन्छ उनीहरूलाई बोलाउनु पर्ने हुन्छ टाइममा फोनै उठाइदिँदैन रिसिभ हुँदैन अन्त हामीलाई लाग्छ अब एक प्रकारको सुर्ता अहिले धेरै कुराहरू सुन्नुमा आएको छ कोही के भयो अरे कोही के भयो अरे त्यो एउटा कस्तो हुन्छ भनेदेखि एउटाले बिराउँछ साखा पिराउँछ भन्ने कुराहरू हामीले भन्दै पनि आएको छौँ गाउँमा अब हाम्रो लोकल गाउँमा यस्तै कुराहरू चली नै आएको छ पहिलादेखि नै अन्त त्यस्तै नै उनीहरूको ग्रुप भएर अब हामीले घरमा बसेर त उनीहरूको के गतिविधिहरू त्यो देख्न सक्दैनौँ नै पक्कै पनि त के हुन्छ भन्दाखेरि उनीहरू त्यसरी हुलमेल हुँदै जाँदाखेरि ढिलो गर्दै जाँदाखेरि हामीलाई एकप्रकारको सुर्ता त हुन्छ नै अन्त बेलुका अब उनीहरूलाई त्यो फोन नउठा नउठा उठाउँदैन उनीहरू टाइममा अब हामीलाई ढिलो भएको अलिक डर हुन्छ नानीहरूलाई कसैले कुटिदियो कि कसैले के गर्यो कि भन्ने कुराहरू हुन्छ अन्त बेलुका थर्काउनु नि उनीहरूलाई गाली दिनु पनि एकप्रकारको डरै छ अहिले किनभने अहिलेको सिचुएसन त्यही छ अहिले अन्त अब त्यसरी उनीहरूलाई गाली दिनु नि डरसरी हुन्छ नै अन्त मलाई जहाँसम्म लाग्छ बरू त्यो सुविधाहरू नानीको जुन अघि खेलकुदको कुरा गर्दै हामीले गरिदिइरहेछौँ त्यसैभित्र रहेर कुरा गरिरहेछौँ त्यो सुविधा चाहिँ गाउँमै भइदिएदेखि एकदम राम्रो कुरो हुन्थ्यो